तपाईँ डाक्टर बोल्नुभएको हो ए त्यो अस्तिको जुन चाहिँ त्यो तपाईँले दबाई दिनु भएको थियो नि अँ त्यो दबाईले अलिक राम्रो गरेको जस्तो भयो कि अन्त कहिले बस्नुहुन्छ तपाईँ च्याम्बरमा ए अहिले कन्टिन्यू हुनुहुन्छ तपाईँ अँ हजुर अहिले निकै राम्रो भयो हौ त्यो दबाईले कि मलाई डाक्टर बाउ अच्छा अच्छा अच्छा अन्त कहाँ डाक्टर साब त्यो चाहिँ कहिलेसम्म गर्नु पर्ने हौ अन्त निकै लामै हुन्छ क्या हौ उयो त दबाई अच्छा अच्छा हजुर अच्छा ए त्यो अस्ति त्यो कागज दिनुभएको त्यो पनि ल्याउनु पऱ्यो मैले जिउ जिउ जिउ अन्त डाक्टर साब त्यो एक्सरे प्लेट चाहिँ के गर्नु पर्ने एक्सरे ल्याउनु पर्ने अस्तिको पनि अँ अँ होइन डाक्टर साब अस्तिको फर्म निकै फर्ममा आयो आउनु त त्यो एकदमै क्या राम्रो भएको छ अहिले कि ज्यू ज्यू ज्यू हुन्छ हुन्छ हुन्छ

हुन्छ हुन्छ कहिले होइन कि तपाईँ कहिले बस्नुहुन्छ तपाईँ कन्टिन्यू हुनुहुन्छ अहिले तपाईँ च्याम्बरमा होइन अस्ति सुनेको थिएँ कि तपाईँ हुनुहुन्न भनेर एकजनाले भन्यो कि मलाई त्यो माथिको बहिनीले अच्छा अच्छा हुन्छ हुन्छ म त्यसै गर्छु नि कहिले हुन्छ म मिलाएर आउनु पऱ्यो हौ ए हुन्छ हुन्छ हुन्छ त्यो अलिकति ढाँडको मेरो प्रोब्लम भएको छ त्यो निस्कियो ढाँडको